भारतको धैरै जग्गाहरू घुम्नु त गएको हो तर गाडीमा गएको बाइकमा गएको छुइनँ है र मलाई बाइकमा जान बहुत इच्छा छ अब यो पाली चाहिँ जाउँ भनेको नथुला छङ्गु अन्त तपाईँको टुङ अब चाइना बोर्डरहरू इच्छा छ बाइकमा जाने चाहिँ पहिला चाहिँ अब गाडीमा गएको हो अब यो पाली चाहिँ मलाई बहुत इच्छा छ पहिला बहुत डर लाग्थ्यो है त्यही भएर अब यो पाली जाउँ भनेको मजाको जग्गा होला हैला त गएको बिर्सि सकेँ है अब बाइकमा जाउँ भनेको यो पाली अलिक डर पनि लाग्दै छ के गर्नु